हेलो किङ थाई रेस्टुरेन्ट हो ए तपाईँको रेस्टुरेन्टमा के के पाउँछ ए मलाई घरमा तिनजना हुन्छ तिन प्लेट चाउमिन पठाइदिनुहोस् न चिकन चाउमिन मेरो एड्रेस कुमुदिनी स्कुलको अलिक मुनि हौ फतफते गोलाई हजुर हुन्छ पठाइदिनुहोस् ल थ्याङ्क्यु